म बाहिर खाना रुचाउने भनेको मलाई धेरै मनपर्ने भनेको थुक्पा मोमो चाउमिन धेरै थोरै मनपर्छ धेरै जस्तो स्यान्डविच भयो बर्गर भयो बटर नान चिज पिज्जा कर्न पिज्जा धेरै विभिन्न भेराइटिका खानाहरू धेरै मनपर्छ त्यो बाहेक मलाई घरको सादा सिम्पल भात दाल सब्जी पनि धेरै नै मनपर्छ किनभने बाहिरको मात्रै सधैँ खाएर पनि हुँदैन आफ्नो हेल्थको लागि राम्रो हुँदैन सो हामीले नर्मल खाना सात्त्विक खाना जुन चाहिँ स्वास्थ्यको लागि राम्रो हुन्छ त्यो खाना धेरै जस्तो खानु पर्छ कोही कोही बेला कोही कोही बेला बाहिरको खाना खानु अनहेल्दि फुड खानु भनेको ठिकै हो तर रेगुलर बेसिसमा सधैँभरि त्यस्तो बाहिरको खानाहरू धेरै खानु हुँदैन पनि